ए यो चोक बजारको यो मोबाइल दोकान है ए हजुर त्यो अस्ति भर्खर मैले भिभो वाई ट्वेन्टीवान लगेको थिएँ नि हजुर मलाई चिन्नु भएन तपाईँले ए हजुर त्यो हजुर हजुर हो त ए हजुर त्यो फोन मेरो खै तिन दिन मात्रै भएको छ लगेको खै हेर्नुहोस् न खै झापाक्झिपिक् झापाक्झिपिक् भइबस्छ हो हजुर त्यो त एकदमै झारेकै छैन मैले त खै राम्रै हजुर पानीको त छिटा पनि छैन नि अलिकति पनि ए हजुर चल्नु पनि राम्रो त चल्दैन घरीघरी खै आफै त्यो डिस्प्लेहरू हराएको जस्तो हुन्छ हो त्यही त अब के गर्नुपर्ने हो साहुजी भन्नुहोस् न ए हजुर ए हजुर अब भोलि आज भोलि भन्नुभयो होइन अब खै म त यहाँ गाँउमा आएको छु हो अनि त अब यो हप्ता बिचमा भ्याउँछु होला तर भोलि त अलिक भ्याउँदिनँ यो हप्ता बिचतिर आउँदा हुन्छ होला नि हजुर अनि त यो फेरि फोनको एकदमै त्यो चार्जर पनि साह्रै तातिइहाल्दो रहेछ एकैछिनमा हजुर यो तपाईँको यो एकदमै ठिक छैन रहेछ हो यो प्रडक्ट चाहिँ हजुर खै अब चेक त गरेर दिएको खै एकैछिनमा खै चेक गरेको र नगरेको एउटै भयो नि हौ अब हुनु त हो नि अब फोनभित्रको अब हेरेको थिइनँ हो बाहिर बाहिर त मन पराएको हजुर हुन्छ म चाँडै आउँछु आउनु त कि हुन्छ यो ऊ एक्सचेन्जहरू त हुन्छ होला नि त यो फोन है एक्सचेन्ज त हुन्छ होला नि त ए ए हुन्छ हुन्छ साहुजी हुन्छ